हलो भाइ अलिक मलाई अहिले फोन लिनु छ त यो फोनको दोकान हजुर फोनको दोकानदेखि बोलेको तिमी होइन बेसीसे बेसी हेरौँ जस्तै सातबाट दस हजारसम्मनको अँ अँ दसदेखि मुनि अँ त्यस अँ अहिले कुन अँ ल ल

अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा हजुर अँ अँ त्यसको चाहिँ क्यामरा राम्रो छ अच्छा त्यसको चाहिँ क्यामरा राम्रो छ नि अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अँ अँ अच्छा अच्छा अच्छा अच्छा अँ कुन चाहिँ कुन चाहिँ राम्रो यो तिनवटाभन्दा तिनवटाभन्दा बेस्ट चाहिँ

अच्छा अच्छा अच्छा अच्छा

अच्छा अच्छा अँ हुन्छ हुन्छ म त मसँग त छ सात हजार छ त त्यसो अरू चाहिँ नभए अँ हैन हैन गेम त खेल्दैन अँ फोनसोन

अँ अच्छा अच्छा अँ त्यही त

अच्छा अच्छा यसको सेम यो सेमसङ्गको यो क्यामराहरू राम्रो छ

ल ल ल हुन्छ हुन्छ ल ल ल ल हुन्छ हुन्छ हुन्छ ल ल